म चाहिँ अब यो जुन लाइनमा चाहिँ अभ्यास के भन्दा हामी बिहान उठेर चाहिँ अभ्यास गर्नु सिक्नुपर्छ जति हामी अभ्यास गर्दै जान्छौँ त्यति हाम्रो स्वर है जुन यो घाँटीमा अब घाटीमा पनि यस्तो हुन्छ स्वर अब यो जहाँबाट निस्किन्छ त्यो चाहिँ तपाईँको चाहिँ एउटा जग्गा हुन्छ है त्यसको निम्ति हामी अभ्यास गर्दै जान्छौँ त्यति नै हाम्रो स्वर खोलिँदै जान्छ जति स्वर खोलिन्छ त्यति तपाईँको यो गीत अब गाउँदाखेरि चाहिँ तपाईँको स्वर मिठास हुन्छ